मलाई मन पर्ने पदयात्राको इलाकाहरूमा मलाई पहाडहरू समुद्र तटहरूको इलाकाहरू धेरै मन पर्छ किनभने त्यसको इलाकामा धेरै शान्तमय वातावरण हुने गर्दछ साथै समुद्र तटमा भेलामा उभिएर पानीसँग खेल्न पनि त्यसको लहरहरूसँग खेल्न मलाई धेरै नै मन पर्छ साथै मलाई हिउँले ढाकेको पहाड अनि सूर्यास्त जुन पहाडबाट झुल्किन मा बाट हुने सुरज सूर्यास्तलाई हेर्न पनि धेरै नै मन पर्छ